ए दिदी म माथि बडा मङमायबाट बोलेको हौ हिज आस्तिको दिन म तपाईँको दोकानमा आएको थिएँ अन्त तपाईँको दोकानमा चाहिँ मैले एउटा पुमाको जुत्ता साह्रै मन परेर मैले किनेको थिएँ होइन अन्त मैले त्यस्तो चाहिँ सोँचेको थिइनँ एकदम राम्रो रहेछ मैले दुईपल्ट लगाएँ होइन दुवैपल्ट धुएँ पनि तर एकदम राम्रो एकदम पर्फेक्ट कलर नजाने होइन एकदम राम्रो त्यस्तो राम्रो चाहिँ अहिलेसम्म मैले कुनै दोकानबाट किनेको थिइनँ अन्त म सोँचिराको छु नेक्स्ट टाइम आउँदाखेरि पनि तपैको दोकानबड लुगा जुत्ता सप्पै म तपाईँकै दोकानबाट किन्छु अन्त मैले मेरो साथीहरूलाई पनि भनेको थिएँ मेरो साथीहरूले कुरा गर्दैथ्यो कि अब नेक्स्ट टाइम जाँदाखेरि पनि तपाईँको दोकानबाट किन्छ भन्ने कुरा गर्दैथ्यो तिनीहरूले पनि पुरा मन परायो होइन अन्त म पनि नेक्स्ट टाइम आउँदाखेरि चाहिँ सबै तपाईँको दोकानबाट किन्छु एकदम राम्रो दुईपल्ट धुँदा पनि कलर नजाने एकदम पर्फेक्ट लाग्यो अन्त म फेरि पनि आउँदाखेरि चाहिँ तपाईँको दोकानबाड किन्छु